संस्कृति अब हामीले आफ्नो संस्कृति बचाएर राख्नु लागि चाहिँ आफ्नो अब भेषभूषा लगाउनुपऱ्यो दसैँ मान्नुपऱ्यो तिहार मान्नुपऱ्यो जति पनि अब चाडपर्व अब पहिलो वैशाखहरू जस्तो कि त्यस्तो मान्नुपऱ्यो अन्त अब हाम हाम्रो भेषभूषा नेपालीको अब दौरासुरुवाल केटाहरूको दौरेसुरुवाल केटीहरूलाई चौबन्दी चोलो लगाएर हिँड्नुपऱ्यो अब यस्तो अब हामीले यो गरेको छौँ भने चाहिँ अब पछि हाम्रो भविष्यमा आ हाम्रो छोराछोरीले पनि अब यो संस्कृति भुल्नु भल्दैन उनीहरूले पनि अब हामीले गरेको देखेर चाहिँ उनीहरूले पनि यो संस्कृतिलाई सधैँभरि अब जोगाएर राख्छ राख राखिदिनेछ राख्छहोला र हामीले त्यसकै लागि पनि अब आफ्नो छोराछोरीको लागि पनि संस्कृति चाहिँ अब आफ्नो संस्कृति चाहिँ भल्नु भएन